मेरो आफ्नै दोकान छ अनि त्यहाँ एकजना मैले काम गर्नको लागि स्टाफ राखेको थिएँ ऊ चाहिँ मेरो कुरा नबुझ्ने हो कि नसुन्ने हो मैले पत्तै भएन है अनि मैले काम अह्राउँदा पनि काम राम्ररी नगर्ने सबै कामहरूमा पनि जति सिकाउँदा पनि भूलहरू गर्ने हुँदा मलाई त पुरा प्रब्लम भएको थियो अनि मैले यसको समस्यालाई समाधान गर्नको लागि मैले उसलाई दुई तिन पटक सिकाएँ पनि राम्ररी गर्नु बुझाएँ यसरी गर्नु पर्छ कामहरू भनेर अनि यस्तो प्रोसेसहरू पनि पुरा स्टेप बाई स्टेप मैले पुरा सिकाएँ तैपनि ऊ सुन्न नचाहेको हो कि बुझ्न नचाहेको राम्ररी गर्नै गर्दै गरेन काम अनि त्यसपछि मैले यासको समस्या गर्नु सामाधान गर्नुको लागि चाहिँ के गर्नु पर्ने हो भनेर सोच्दा एक महिना भयो तैपनि उसको कुनै प्रोग्रेस नदेखेकोले मैले उसलाई एक महिनाको तलब दिएर अब तिमी यहाँबाट छुट्टि लिनु भनेर मैले उसलाई भनेँ